मेरो वरिपरि अब वातावरणीय अब चुनौतीहरू चाहिँ के छ भन्दा चाहिँ अब अहिले मानिसहरूले आफ्नो अब घर अब घरको भन्दा पनि आफ्नो जुन चाहिने सामानको निम्ति है रुखहरू यो पर्यावरण धैरे अब नाश गरिरहेको छ रुखहरू काटेर है मुढाहरू बनाएर त्यो काठहरू काटेर के के गरिरहेको छ त्यसको कारण चाहिँ रुख कम्ती हुनुको कारणले चाहिँ हाम्रोमा अहिले धेरै यो जुन गरम भइरहेछ जति गरम छ त्यो भन्दा अहिले धेरै नै बेसी बढेर गएको छ अन्त यो अब बर्खामा है पानी परेको कारणले गर्दा भलपैह्रो चाहिँ गइरहेको छ अब फेरि अब अहिले चाहिँ के छ भन्दा अब गाउँतिर है धेरै डेभ्लोप है परिवर्तन आइसकेको छ अब रोडहरू आएको छ है घरघर रोडहरू अब मतलब घरघर पुग्ने रोडहरू छ गाडीहरू धेरै जान्छ त्यहाँबाट त्यहाँको जुन त्यहाँबाट आउने धुवाँले त्यो हाम्रो यो हावालाई पनि धेरै प्रदूषित गरिरहेको छ र अहिले त्यो गाडीको जुन आवाजले गर्दा यहाँ आवाजको पनि अब आवाजको पनि प्रदूषित भइरहेको छ हामीलाई चाहिँ है किनकि पहिला त्यस्तो थिएन पहिला शान्त परिवेश है हाम्रो गाउँमा शान्त परिवेश हुन्थ्यो अब चराचुरूङ्गीको आवाज सुन्थ्यो अहिले चाहिँ त्यो पनि सुन्दैन अहिले बिहानदेखि नै हामी गाडीको आवाज सुनिरहन्छौँ सुनिबस्छौँ है त्यो चाहिँ अब अब के भनेर चाहिँ परिवर्तन आएको भन्नु कि यो चाहिँ अब पछि गएर भविष्यमा चाहिँ यसले नै ठुलो केही नाश गर्छ यसले नै यो जुन अब यो विश्वलाई नै बिगार्छ त्यो चाहिँ अब पछि गएर है पछि अब देख्छ तर अहिले अब जुन अहिले अब यो रुखपातहरू चाहिँ नकाट्नु अब एउटा काट्यो पनि भने दसवटा बिरुवा लगाउनुपर्छ भनेर सुनेको थियो तर अहिले मान्छेहरूले त्यो बिरुवा त एउटा त के लगाउनु त्यसको बद्ली दसवटै काटिरहेको छ नि त र त्यो भएर चाहिँ अहिले धेरै कुरामा चाहिँ अब हामीले आफ्नै वरिपरि है वातावरण वरिपरि नै धेरै चुनौतीहरू देखिरहेको छौँ र भोगिरहेको छौँ त्यो कारणले गर्दा